हजुर मैले आफूले बनाएको चाहिँ ग्रिटिङ कार्डहरू बर्थडे कार्डहरू चाहिँ मैले आफ्नो साथीलाई उपहार दिएको छु म त्यति बेला चाहिँ सानै थिए त्यति बेला चाहिँ मैले आफ्नो साथीको लागि चाहिँ उसको जनमदिन थियो बर्थडे थियो अन्त मैले उसको लागि चाहिँ बर्थडे कार्ड बनाएको थिएँ त्यसको लागि चाहिँ मैले दोकानबाट चार्ट पेपर लिए एउटा रङ रङ्गी रङ्गीविरङ्गी मैले चार्ट पेपर लिएँ चार्ट पेपर लिएर मैले त्यसमा आफ्नै हातले कैचीले काटेर चाहिँ मजाले बनाए आफ्नै हातले नक्साहरू बनाएँ उसको लागि मैले राम्रो कविताहरू लेखे अन्त मैले उसलाई ह्याप्पी बर्थडे भनेर लेखिदिएँ अन्त त्यसको दुइ तिन महिनामा चाहिँ मेरो पनि बर्थडे थियो अन्त उसले पनि मलाई त्यसरी नै एउटा बर्थडे कार्ड पनि बनाएर दियो अनि हामी त्यसरी नै अहिले अब हामी ठुलो भयो ठुलो भएर तर अहिले पनि हामी आफ्नो हातले बनाएको नै बर्थडे कार्डहरू बनाएर एक अर्कालाई दिने गर्छौँ